देश देश विदेशका कुरा मलाई केही पनि थाहा छैन हो बेलुका यसो खाना खाएर सिरियल चाहिँ हेर्छु सिरियल पनि स्टार प्लस मात्रै हेर्छु र कलर्स हेर्छु हो अरू त म सिरियल पनि हेर्दिनँ दिउँसो हेर्दिनँ खाली बेलुका राति एकछिन हेर्छु र सुत्छु सुते र बिहान उठेदेखि त झन बिहान त भ्याउँदै भ्याउँदैन जति हेर्छु राति मात्र सिरियल पनि